मो खेल फुटबल र क्रिकेट मन पराउँछु अनि म ती खेललाई समय बिहान छ बजेदेखि सात बजेसम्म फुटबललाई दिन्छु अनि बेल्का चार बजेदेखि साढे पाँचसम्म क्रिकेटलाई दिन्छु